हजुर म समाचार पत्रहरूमध्ये हिमालय दर्पण पढ्ने गरेको छु अनि टेलिभिजनमा समाचार च्याल च्यानल चाहिँ म आज तकहरू हेर्ने गरेको छु अनि हामी आफ्नो डिस्ट्रिक्ट दार्जिलिङकै कुरा गर्नु हो भने डिएसटिभी दार्जिलिङ टिभीहरू हिमाली च्यानलहरू हेर्ने गरेको छु तीमध्ये आफुले यो रूचाएको कुरोहरू आफुले हेरिरहेको कुराहरू मध्ये हाम्रो म अनि मेरा परिवारले हामीले के पछ्याइरहेको छौँ र किनभने चाहिँ यो यो कुरोहरूमा चाहिँ आज तकमा धेरै डेली घटिरहेको कुरोहरू डेली लाइफमा हाम्रो जीवनमा भारत देशको घटिरहेको कुरोहरू घटनाहरूको सुचारू रूपमा हामीले इन्फर्मेसनहरू पाउने गर्छौँ त्यसै कारणले हाम्रो म अनि मेरा परिवारले यस च्यानल र यस समाचार पत्रहरूलाई पछ्याउँने गरेका छौँ धन्यवाद